बागवानीमा त मैले प्रयोग गर्ने औजारहरू त आबो त्यस्तो बेसि त छैन किनभने अब म त हातले सबै कुरा गर्छु होइन अब माटोहरू मिलाउनुदेखिको लिएर हातले गर्छु हो अन्तखेरि अलिअलि कटिङहरू गर्दाखेरि चाहिँ कैँचीहरूको प्रयोग गर्छु म अनि सानो सानो के भन्छ त्यसलाई खन्तीहरू प्रयोग गर्छु माटोहरू खन्नुलाई त्यो जराहरूले गाडिएको छ भने खन्तीहरूले निकाल्ने उयो प्रयोग गर्छु अरू त केही त्यस्तो चिजहरू प्रयोग गर्ने गर्दिनँ मो त्यै कैँची र खन्ती बाहेक अरू त सबै हातले गर्छु